कालिम्पोङ क्षेत्रमा विशेष गरी फुल फुलको उत्पादन धेरै देखिन्छ यसरी नै गोदावरी सयपत्री ग्लेडिस धुप्पी धेरै प्रकारका धेरै प्रकारका फुलहरू देखिन्छन् यसरी नै पाबुङ अथवा रेली क्षेत्रहरूमा धानहरू उमार्ने हुनाले कृषि क्षेत्रमा धेरै उन्नति गरेको देखिन्छ यसरी नै देउराली गाउँहरूमा अम्लिसो अम्लिसो अथवा कुच्चोको उत्पादन गर्ने देखिन्छ